दार्जिलिङ जिल्लामा शिक्षा वा सिक्ने अवसरहरूमध्ये आइआइटी कलेज टुङ् पोलिटेक्निक कलेज खरसाङ दार्जिलिङ र सिलगढी स्कुलस् इन्डियन इन्सटिट्युट अफ होटल म्यानेजमेन्ट सालबारी प्रमुख हुन् जहाँ विद्यार्थीहरूले रेगुलर शिक्षा बाहेक तकनीकि शिक्षा हासिल गर्न पनि सकिन्छ र यही संसथानहरूबाट पास आउट भएर निस्किएको विद्यार्थीहरूले यहाँकै जिटिए क्षेत्र अनि अन्य ठाउँहरूमा पनि रोजगार पाउँछन् दार्जिलिङ जिल्लामा लोकप्रिय कोचिङ क्लासेस भन्नाले राइस इन्सटिट्युट छ जसले विभिन्न कमपिटेटिभ इक्जाम जस्तै युपिएससी पिएससी र ब्याङ्किङ जस्ता क्षेत्रहरूमा रोजगारको निम्ति विद्यार्थीहरूलाई तयार पार्छन् यहाँका सरकारी विद्यार्थीहरूको अवस्था अति नै राम्रो छ सरकारी विद्यालयमा विद्यार्थीहरूले राम्रो शिक्षा पाउनुको साथै सरकारद्वारा धेरै फाइदाहरू पनि पाउँछ्न सरकारी स्कुलमा पढाउन धेरै कम पैसा लाग्छ अनि स्कुलमा सरकारद्वारा विद्यार्थीहरूले खाता किताब पैसा अनि पनि पाउने गर्छन् सरकारी विद्यालयमा पढ्ने छात्र छात्राहरूलाई सरकारले धेरैवटा सुविधा दिएको छ यहाँको सरकारी विद्यालयहरूमा शिक्षक शिक्षिकाहरूले पनि धेरै राम्रो शिक्षक शिक्षिकाहरूलाई पनि धेरै नै राम्रो हुन्छन्